हाम्रो विशेष यस पाहाडी क्षेत्रमा पहिला त राम्रो राम्रो चराहरू देखिन्थ्यो जस्तो ढुकुर ढुकुर हुन्थ्यो परेवा परेवा पनि आजकल देखिँदैन ढुकुर देखिन् ढुकुर हुन्थ्यो काग थियो तिहारमा त तपाईँको काग आएर काग काग काग गरेर अब हाम्रो आमाले खानापिना पनि दिएकै हो अनि विशेष पुरानो चराहरू चाहिँ कुनै नदेखिएर रूप्पी पनि हत्तपत्त देखिन देखिनु छोड्यो यहाँ अहिले कहिलेकाहीँ काग देखिन्छ त्यो पनि मुस्किल छ परेवा झन् घरमा पालेको मात्रै हो फाल्टो जग्गा देख्नु पाइएको छैन र नयाँ चरा चुरुङ्गी चाहिँ अहिले स अहिलेसम्म हामीले रुप्पी बाहेक चाहिँ मैले केही देखेको छुइनँ